विशेष गरी भन्नु पर्दा स्क्र्याचबाट बनाउन खाने कुरो बनाउने चाहिँ मलाई थाहा भएन किनभने म चाहिँ अब घरको खाना साधारण खाना बनाउने मात्रै हो प्रोफेसनल कुक होइन त्यसले गर्दा स्क्र्याचबाट खाना चाहिँ अहिलेसम्म मैले बनाएको छुइनँ सुनेको पनि छुइनँ